मेरो क्षेत्रमा केही आदिवासी कलाहरूमा मानिसहरू आदिवासी मानिसहरू छन् जो आफ्नो कलाहरू संरक्षण गर्छन् जसरी भर्खरै मात्रै आदिवासी दिवस है एउटा त्यसलाई करम पूजा भनिन्छ भनेर जानिन्छ त्यो करम पूजामा आउनेहरू सबै आफ्ना बिहानदेखिको आफ्ना आफ्ना घरबाट एक ठाउँमा भेला भएर सिँगारिएर है स्त्रीहरू आफ्नो जातीय पोसाक लगाएर अनि आफूमा केशहरूमा फुलहरू लगाएर उनीहरूले नृत्य प्रस्तुतहरू गर्छन् यसरी नै उनीहरूले आफ्नो कल्चरको आफ्ना आदिवासी कलाहरूको यसरी नै संरक्षण गर्दै आइरहेको छन्